अँ हलो सर सुन्नुहोस् न सुन्नुहोस् न यसपालिको यो हाम्रो उडियाको त्यो गभर्नमेन्टअनुसार हामीले अब आफ्नो सिलेबसहरूलाई धेरै प्रकारको कभरअप गर्नुपऱ्यो त हामीले सेसनअनुसार अब जस्तै हामीले प्राइमेरी प्री प्राइमेरीहरूलाई हामीले जुन सेसनहरू सि सिलेबसहरू कभर अप गराउँदैछौँ त्यसलाई हामीले नयाँ रीतिले गर्ने अथवा नयाँ रुलहरू नयाँ रुटिनहरू त्यसमा एट्याच गर्ने कुरोहरू हामी गरिरहेको छु तपाईँले अलिकति त्यसमा योगदान गर्नु भएको भए राम्रो हुन्थ्यो उम् मैले सर पहिला चाहिँ यसरी मिलाएको थिएँ पहिला चाहिँ अब हामीले जो पर्सनल अब हाम्रो फर्स्ट ल्याङग्वेज सेकेन्ड ल्याङग्वेजलाई हामी जसरी सिलेबसहरू कभरअप गर्छु त्यसरी नै हामीले कभरअप गर्दैछौँ बट तर अहिले गभर्नमेन्टअनुसार हामीले फर्स्ट ल्याङग्वेजलाई जसरी हामीले आफ्नो मातृ भाषा हामीले पहिला निकालेको थियौँ हाम्रो नेपाली गरेर हामीले गरेको थियौँ त्यसलाई चाहिँ हामीले अब फुल कन्सनट्रेसन दिएर प्लस अब जो हामी सि जुनियर ब्ला ब्याचको नानीहरू भयो तिनीहरूलाई हामीले अब जसरी हाम आफ्नो टाइम हामीले जसरी हामी एउटा पिरियड थर्टी मिनटको गर्दै थियौँ त्यसलाई हामी थर्टी फाइभको गरेर प्लस त्यसको सिलेबसअनुसार जतिसक्दो कभरअप गर्ने किनकि यसमा तिन टाइमको तिन टाइपको टर्म्सहरू हुन्छ होइन त्यसमा अब हामीले कतिपय सिलेबसहरूमा बिसवटा छ भने अठारवटाहरू मात्रै गर्थ्यौँ अब त हामीले जतिसक्दो ट्वेन्टीमा ट्वेन्टी हामीले स्कोर हान्नुपऱ्यो स्टुडेन्टहरूलाई अब बुझाउने काम तपाईँको जिम्मा अनि साथै रुटिन्सहरू अब जसरी तपाईँले पहिला जसरी दिनुभएको थियो त्योभन्दा अलिकति चेन्ज गर्ने किनकि हरेक सब्जेक्टमा पाँच मिनट हो भने सातवटा सब्जेक्टको सेभेन थर्टी फाइभ मिनटस् चाहिँ हामीलाई एउटा सब्जेक्टको लागि नि एक्सट्रा निकाल्नु पऱ्यो त्यसलाई चाहिँ तपाईँले फोकस गर्नुपऱ्यो

अनि तपाईँले त्यो गराउँने सब्जेक्ट जो हिस्ट्री छ त्यसलाई तपाईँले फुल फिल्ली कभरअप गर्नुपऱ्यो किनकि मलाई स्टुडेन्टहरूले को पेरेन्ट्सहरूले पनि अलिकति रिपोर्टहरू गर्दै थियो त्यसलाई सिलेबसहरूलाई कभरअप गरेको थिएन किनकि अब गभर्नमेन्टले पनि तपाईँ हामीलाई प्रोपरली ल एलाउ गरिसकेपछि तपाईँले पनि अलिकति स्टुडेन्टहरूलाई ध्यान दिनुपऱ्यो साथै सिलेबस जतिसक्दो कभरअप गर्नु मात्र होइन स्टुडेन्टलाई प्रोपरली बुझाउनु पनि तपाईँको जिम्मावारी हो अनि म भोलि एसेम्ब्लीमा पनि यो कुरोहरू राख्नेछु तपाईँले पनि यसो बुझाइदिनुहोस् अनि साथै तपाईँको जुन क्लासहरू गराउँछ तपाईँले जो ती सिनियर क्लास जति जुनियर क्लासहरूलाई तपाईँले कभरअप गराउने जिम्मा चाहिँ तपाईँको है हुन्छ सर